ए हेलो दाजु म तपाईँकोमा सधैँ आएर चिकन ललिपप खान्छु नि त्यही भाइ बोलेको कि सुन्नुहोस् न दा मेरो घरमा गेस्टहरू आइराखेको छ हो र यसपालि म चिकन ललिपप बनाउँ भनेको अन्त तपाईँहरूकोमा चिकन ललिपप एकदम राम्रो पाउँछ नि त है अन्त म पनि घरमा आज गेस्टहरूलाई चिकन ललिपप बनाएर सर्भ गरौँ भनेको र त्यसैले मलाई अलिकति हेल्प गर्न सक्नुहुन्छ तपाईँ म मलाई अलिकति रेसिपी बताइदिनुहोस् न कस्तो पाराले गर्नुपर्ने हो र के के उयो चाहिन्छ इन्ग्रेडियन्ट्सहरू के के चाहिन्छ हो मलाई अलिकति बताइदिनुहोस् न ताकि म घरमा बनाएर मेरो गेस्टहरूलाई दिन सकौँ भनेर नि तपाईँलाई फोन गरेको नि मैले मलाई अलिकति आइडिया दिन सक्नुहुन्छ भने प्लिज मलाई गरिदिनुहोस् न भनिदिनुहोस् न चिकन ललिपपको बारेमा है कस्तो पाराले कति टाइममा मेरिनेट गर्नुपर्ने र के के हाल्नुपर्ने कति क्वान्टिटी हाल्नुपर्ने पाँचजनाको लागि पाँचजनाको लागि बनाउँ भनेको हो र कति सामान चाहिन्छ सरसामान चाहिन्छ त्यसको मलाई अलिकति हेल्प गरिदिनुहोस् न अनि त्यो गरिदिनुहोस् न मलाई